हजुर तपाईँ को बोल्नुभएको हजुर सर गुड आफ्टरनुन सर हजुर सर हजुर सर सेक्सन बी हो मेरो पढाइ ठिकै हुँदैछ ठिकैको हजुर सर सर मैले बुझेँ सर बुझ्दैछु सर नाँच्ने भनेको हजुर सर डान्स पनि राम्ररी सिकेको छु त हाम्रो टिचरले राम्रो सिकाउनु हुन्छ सर हामी नि हिन्दी गानामा नाँच्ने भनेको उयो क्याउ सर यहाँ पर कदम कदम के धरती बाजेरंग भन्ने गाना हजुर सर आउँछ त सर हामी त डेल्ली गाउँछ त बिहान आउँछ त के सर सर उयो गाउनुपर्छ ल सर हामी जहाँ हर मौसम सिकाएको छ कि हामीलाई माला म्यामले अन्त जहाँ हर मौसम गाउँछौँ हो अन्त उयो पनि गर्नुपर्छ सर हाम्रो भारतभूमि हो भन्ने सर मज्जाले आउँछ त हुन्छ हुन्छ सर हुन्छ हजुर सर स्कुलमा नि अहिले त हामी त्यही फिफ्टिन अगस्तको तयारीमा छौँ हो ड्रिलहरू सिक्दैछौँ परेडहरू सिक्दैछौँ सर अलिकिति हामी चाहिँ नि उयो जोग्राफीले पढाको चाहिँ सक्दैन सर अहँ प्रियङ्काले पढाएकै बुझ्जैन कस्तो पढाउँछ पढाउँछ सर अस्तिदेखिको तपाईँलाई भन्दैथिएँ हो कम्प्लेन गर्ने कम्प्लेन गर्ने भनेर खै त्यो प्रियङ्का म्यामले खालि कराउनु हुन्छ हो अन्त अब कसरी भन्नु भन्नु अन्त क्याउ सर क्म्प्युटर पनि राम्रै पढाउनुहुन्छ कि सर मिसले तर नि मिस पूरा उयो छ हौ पूरा क्याउ पूरा कराएको कराएको गर्छ हल्ला कम्ति खालि हल्ला कम्ति भन्छ हो हामी हल्लै गर्दैनौँ होइन त्यस्तै पानी खानु पनि दिँदैन क्लासमा हो अलिकति बोल्नु पनि दिँदैन पानी पनि खानु दिँदैन कस्तो गर्छ नि सर हुन्छ सर हुन्छ सर त्यही त सर सर हुन्छ सर हुन्छ सर अरू केही पनि छैन कि पढाउनु चाहिँ त्यही हो पूरा कराइरहेको हुन्छ नि त हुन्छ हुन्छ सर हुन्छ सर राखेँ